समय भन्ने कुरा नै परिवर्तन हुने कुरा हो र त्यसरी नै भाषा पनि भाषामा पनि परिवर्तन हुँदैआएको छ जस्तै अहिलेभन्दा पचास वर्षअगाडि यही नेपाली भाषा अर्कै थियो अर्कै पाराले पढिन्थ्यो बुझिन्थ्यो शब्दहरू नै अर्कै पाराले युज हुन्थ्यो र अहिले अर्कै छ र अबको पचास वर्षबाद पनि परिवर्तन हुनेछ यो भाषामा जस्तै पहिला सबै एक एकवटा शब्दहरू संस्कृबाट ल्याइएको थियो र अहिले त्यसमा परिवर्तन हुँदैआएर र यो कारण चाहिँ के हो भन्दाखेरि अहिले चाहिँ एउटा समाजमा हामी सबै जाति मिलेर बसेका छौँ कोही नेपाली कोही बङ्गाली कोही बिहारी कोही आदिवासी र त्यही कारणले पनि भाषामा चाहिँ परिवर्तन आएको भन्छु म किनभने नेपाली मात्रै बुझ्ने हुँदैन कोही कोही नेपालीमा हिन्दी मिलाएर बोल्ने हुन्छ कोही नेपालीमा इङ्लिस र हाम्रो अहिलेको नानीहरू चाहिँ नेपालीभन्दा बेसी हिन्दीको शब्द बेसी युज गरेर इङ्लिसको शब्द बेसी युज गरेर बोल्ने गर्छ त्यसैकारण परिवर्तन भन्ने कुरा चाहिँ समयअनुसार आउँदो नै रहेछ